म लेखनको लागि विचारहरू चाहिँँ किताब किताबबाटै लिएर आउँछु मलाई किताब पढ्ने इच्छा छ म अहिलेको फिलहाल राइटिङमा हेऱ्यो भने म मुराकामीहरू जस्तै अनि हाम्रो भारतीय साहित्यमा अगर हामीले हेऱ्यो भने तपाईँको चेतन भगत अनि नेपाली साहित्यमा धेरै रुचायो भने म युग पाठकहरू हरू लेखक त्यहाँदेखिन् खगेन्द्र सङ्ग्रौलाहरू जति पनि छन् त्यो लेखकहरूको लागि नै पढेर म लेखनमा आफ्नो विचार पेस मतलब आफ्नो विचारलाई व्यक्त गर्छु क्या अनि आफ्नो विचार लेखनमा चाहिँ म कस्तो खालको आफ्नो लेखनमा कस्तो खालको विचार हाल्छु भन्दाखेरि म सामाजिक टाइपको नै लेख्छु प्रोग्रेसिभ लिटरेचरलाई म अलिकति फोकस गर्छु किनकि मलाई के लाग्छ भने अहिलेको समाजमा चलिरहेको जुन चाहिँ शोषणहरू छ किनकि अहिले हाम्रो समाज यति डरलाग्दो मोडर्नाइज भइसकेको छ अनि मोडर्नाइज भइसकेको खण्डमा पनि हाम्रो समाजमा हामीले आफ्नो संस्कृति हराइरहेका छन् किनकि वेस्टर्न इम्प्लिमेन्टेसन बेसी भइसकेका छन् हाम्रो समाजमा हामी ट्रेडिसन हामीले आफ्नो बिर्सिसकेका छन् होइन अनि कतिवटा सामाजिक छल पेलमा पनि शोषणहरू देख्छ जब हामीले उग्र पुञ्जीवादीहरूको प्रभाव जब हामी परेको देख्न सक्छ यो समाजमा त त्यति बेला चाहिँ हामीले यो सर्वहाराको आवाजहरूलाई चाहिँ दबाएको जस्तो लाग्छ अनि म त्यही सर्वहारा पक्षमा अनि भूमि आफ्नो भूमिको लागि म लेखनमा आफ्नो विचारहरू उयो गर्छु व्यक्त गर्छु अनि आफ्नो विचारहरूलाई प्रस् मतलब प्रस्ताव रूपमा म फ्रेम गरेर राख्छु किनभने मलाई के लाग्छ भने जब एउटा एउटा नै सानो कुरा हेऱ्यो भने जब हामी अहिलेको पाहाडमा चलिरहेको आन्दोलन जब गोर्खाल्यान्ड आन्दोलन देख्छु त्यसमा लेखनहरू धेरै छन् होइन तर त्यो भित्रका सर्वहारावर्गहरू जब शोषित भइरहेका छन् होइन त्योमाथि लेखन त्यस्तो हामीले बेसी पाउँदैन अनि त्यहीमाथि म रिसर्च गरेर त्यहाँ गएर त्यो माध्यममा गएर उहाँहरूसँग छनौट गरेर उहाँहरूलाई मतलब उत्तर अनि प्रश्न गरेर त्यहाँ या उत्तर दिएर यस्तो हुनुपर्छ उनीहरूको उत्तर सुनेर उनीहरूको उत्तरहरूलाई म करेक्सन गर्ने कामहरू गर्छु अनि आफ्नो लेखनमा पेस गर्छु अनि मेरो रणनीति चाहिँ कस्तो छ भने मतलब यही छ कि म कुनै पनि जग्गामा जब कुनै पनि लेखन या कुनै पनि जग्गाको ट्रेडिसनल लेखन या त्यो जग्गामा भएका त्यसको ऐतिहासिक छलफल के छ भने म त्यो जग्गामा जब पुग्छु त्यो जग्गामा पुगेर म त्यो जग्गाको डाटाहरू कलेक्सन गर्छु अनि त्यो डाटा कलेक्सन गरेर त्यो जग्गाबारेमा म लेख्छु अनि लेखिसकेपछि त्यो त्यसलाई म फेरि गएर एकचोटि गएर फ्रेम गरेर यो समाजमा यसको कन्ट्रोभर्सियल कुरा के छ या कन्ट्रोभर्सियल कुरा के छैन भनेर म फेरि त्यसलाई एकसरो रूपमा पढेर अनि फेरि त्यसलाई करेक्सन गरेर म आफ्नो लेखनमा सुधार गर्छु लेखनका लागि तपाईँको कुन कुराले सबैभन्दा बढी प्रेरणा दिन्छ मलाई लेखनका लागि सबैभन्दा कुरा के हो भने किताबले नै दिन्छ किनकि जबसम्म हामी किताब पढ्दैनौँ हामी हामीलाई लाग्छ कि अब हामी किताब पढ्न पनि मतलब म यो भन्दिनँ कि यो पढ त्यो भनेर म भन्छु जुनै पनि किताबहरू पढ किनकि किताबले तिमीलाई धेरै ज्ञान दिन्छ अनि त्यो ज्ञान दिएका खण्डमा त्यो किताबलाई अहिलेको टाइममा कसरी प्रस्ताव राख्छौ भनेपछि जब म कुनै पनि पोस्ट मोडर्निज्म राइटिङको कुराहरू हेऱ्यो भने म इन्द्रबहादुर राईको किताबहरू पढ्छु नेपाली साहित्यका को वरिष्ठ लेखक हो इन्द्रबहादुर राई जो दार्जिलिङमा जन्मिनु भएको हो अनि उसको आज रमिता छ भन्ने उपन्यास धेरै जसले चाहिँ पोस्ट मोडर्निज्मलाई अलिकति फ्रेम गरेर लेखेका छन् अनि त्यहीहरू पढ्छु अन्त जब पनि फिक्सनल राइटिङतिर या कुनै पनि रोम्यान्टिसिज्म या रोम्यान्टिक कुराहरूको किताबहरू देख्छु म चेतन भगतहरू सन्दीप नगरकर अनि हाम्रो मुराकामीहरू जस्तै लेखकहरू या जति पनि अहिलेको चलिरहेको जयसेट्ठीहरू लेखकहरू त्यस्तै अँ उनीहरूको किताबहरू म पढ्छु या अगर कुनै पनि प्रोग्रेसिभ लिटरेचरको किताबहरू पढ्नु छ भने फेरि म पारिजात पनि पढ्छु नेपाली साहित्यका पारिजातिहरू पनि पढ्छु म प्लाटो एरिस्टोटल अनि तपाईँको फेड्रिक नित्सेहरूको किताबहरूलाई रुचाउँछु त्यहाँदेखि धेरै धेरै अलिकति रिसर्चेबल किताबहरू हामीले हेऱ्यौँ भने म बेसी जस्तो चाहिँ प्रोग्रेसिभ लिटरेचर नै पढ्छु अनि रिसर्च जो चाहिँ रिसर्चमा अलिकति केन्द्रित छ क्या कुनै पनि जग्गामा गएर लेखकले रिसर्च गरेर त्यो किताबलाई लिएर आएर लेखेका छ भने म त्यो किताबहरू पढ्न रुचाउँछु अनि मेरो लेखन पनि त्यही प्रकारका छन् कि रिसर्चेबल होस् भन्ने किनकि रिसर्चेबल जबसम्म छैन भने फिक्सनल त हुनुपर्छ हाम्रो जिन्दगीमा हामी हाम्रो जिन्दगी नै एउटा फिक्सनल भइसकेका छन् अनि फिक्सनल राइटिङलाई म स्विकार्छु तर फिक्सनल राइटिङले चाहिँ तिमीलाई यस्तो पो हुँदै रहेछ या यस्तो पो गर्नु पर्दो रहेछ भन्ने मात्रै दिन्छन् तर हामीले त्यहाँ गएर रिसर्च गरेर लेखेका छन् भने ए होइन यस्तो भइसकेको रहेछन् तर पनि किन अहिलेसम्म पनि यस्ता छन् भने चेतना दिन्छन् जनचेतनाको कार्यक्रम पनि मतलब जनचेतनाको पहल पनि गर्ने हामीलाई स्रोत दिन्छ त्यो लेखनहरूले जब हामी अब अहिलेका टाइममा हामीले गोर्खाल्यान्डकै मुभमेन्टमा धेरै कुराहरू हेऱ्यौँ भने हामीले धेरै किताबहरू धेरै पुस्तकहरू पाउँछ गोर्खाल्यान्ड लिएर लेखिएका किताबहरू तर त्यसमा रिसर्च गर्ने गरेर लेखिएका अ अल्प सङ्ख्यामा हामीले पाउँछौँ त्यो किताबहरू एक्चुअली त्यहाँ मतलब भा कुरा चाहिँ के हो भन्ने टाइपको अनि म सरकार विरुद्ध किताबहरू पनि लेख्छु रुचाउँछु किनकि सरकार विरुद्ध किनकि अहिलेका नीतिहरू जति पनि सरकारले पेस गरिरहेको छ होइन अनि त्यो नीतिहरू चाहिँ कस्तो खालको भइसकेका छन् भन्दाखेरि तपाईँको कि मतलब हानिकारक नीतिहरू भइसकेका छन् अब हामीले अहिलेका भारत उयसमा हेऱ्यौँ भने धेरै आयनहरू आइसकेका छन् होइन अनि त्यो आयनहरूले अलिकति शोषण गरिराछन् सर्वहारावर्गतिर अनि त्यही आयन पक्षमा म किताबहरू लेख्छु त्यहाँदेखि म आफू नै एउटा दलित समूहमा हुर्केका मान्छे भएर या दलित समूहका मान्छे भएर होला म अलिकति यो तपाईँको दलित लिटरेचर या दलित साहित्यलाई अलिकति फोकस गरेर लेख्छु कि दलितको एउटा माग हुनुपर्ने हो यो समाजमा अनि दलितहरूले पनि केही गर्नुपर्छ भन्ने किनकि दलित समूहको आफ्नो एउटा छुट्टै इतिहास पनि छ होइन भारत जब आजाद हुँदै गयो तिनीहरूको एउटा आफ्नै छुट्टै इतिहास छ तिनीहरूले आफ्नै इतिहास भोगेका छन् आफ्नो इतिहास लेखेका छन् अनि त्यही भएर चाहिँ मलाई के लाग्छ भने दलित सा साहित्य पढ्न पनि रुचाउँछु अनि पढ्न पनि दलित साहित्यमा हामीले अब हेऱ्यौँ भने तपाईँको अम्बेदकर पाइन्छ होइन पेरियारहरू त्यस्तै पाउँछन् हामीले अलि अम्बेदकर अम्बेदकरको राइटिङहरूलाई म अलिकति स्वीकार्दै होइन म आफ्नो लेखनतिर झल्काउँछु अनि त्यही त्यही हो अनि त्यसमा के हुन्छ भने तपाईँको लेखन लेखनमा म लेखनमा चाहिँ मलाई सबै प्रकारका लेखनहरू पनि मनपर्छ मलाई प्रकृतिमा लेख्ने लेखनहरू पनि धेरै रुचाउँछ सामाजिकमा पनि सामाजिकमा भएको छल पललाई होइन स्वीकार्दै त्यो लेखेको पनि अनि संस्कृति संस्कृति त अब लेख्नै पनि पऱ्यो किनकि संस्कृति जुन किसिमको अहिले मोडर्नाइज भइसकेको छ हामीले आआफ् आआफ्नो नेपाली संस्कृति पनि बिर्सिदै गइरहेको छ इभेन म आफैले पनि कतिवटा कुराहरू बिर्सिसकेको हाम्रो पुर्खाले गरेको त्यो संस्कृतिका चलनहरू कतिवटा बिर्सिसकेका पनि छन् अनि सरकार सरकारको म कुनै प कुनै पक्ष राम्रो पनि लेख्छु कुनै पक्ष नराम्रो पनि लेख्छु होइन म बायस चाहिँ हुन्न क्या म यता पनि हुदिनँ म उता पनि हुदिनँ मलाई जे राम्रो लाग्छ म त्यो लेख्छु जे राम्रो लाग्दैन म त्यो त्यसको विरुद्ध पनि गर्छु अनि तर विरुद्ध यसप्रकारको गर्छु कि सरकारले यो कुरो चाहिँ निकाल्यो तर यस्तो होइन यसलाई अलिकति यस्तो गरिदिएको भए अलिकति पनि यहाँ संशोधन हुन सक्थ्यो भने म संशोधन सरकारको कतिवटा नीतिलाई चाहिँ संशोधन गर्न को लागि चाहिँ म लेख्छु अनि मुद्दा मुद्दा चाहिँ मेरो त्यही हुन्छ मुद्दामा चाहिँ म रैथानेहरूको मुद्दाहरूलाई अनि आफ्नो दलित मुद्दा या तपाईँले कुनै पनि तपाईँले विद्यार्थी मुद्दाहरूको बारेमा म त्यस्तो लेख्छु अनि मेरो भावना सिल लेखनमा हेऱ्यो भने भावना चाहिँ मेरो सिम्पल छ कस्तो हुन्छ भने मेरो साधारण छ मेरो भावना चाहिँ तपाईँको प्रेमिल टाइपको नै हुन्छ लेखनमा पनि अब रुचाउँछु किताब पढ्ने प्रेमिल छु म सबै थरीको किताब रुचाउने मन्छे हो त्यो लेखनमा पनि मेरो त्यही हुन्छ अनि भावनामा म लेखनमा हेऱ्यो भने म कविता रुचाउँछु किनकि कविता म बेसी जस्तै प्रेमिल लेख्छु किनकि एउटा कस्तो हो भन्दाखेरि प्रेमिल चाहिँ किन भन्दाखेरि मलाई कविताहरू चाहिँ प्रेमिल छैन भने कविता छैन जस्तो पनि लाग्छ क्या एउटा मतलब मुद्दा पनि प्रेमिल टाइपको क्या सरकार विरुद्धमा पनि प्रेमिल टाइपको एउटा छुट्टै उयो हुन्छ अनि म त्यही रुचाउँछु धेरै सक्दो अनि मेरो चाहिँ प्रोग्रेसिभ राइटिङ नै म रुचाउँछु